मलाई मन पर्ने सिजन मौसम चाहिँ विन्टर सिजन है शित ऋतु अब त्यसबेला चाहिँ मलाई चाहिँ शीतल भएको एकदमै मनपर्छ शीतल मलाई चाहिँ जाडै मनपर्छ जाडोमा एकदम तातो भएर बस्नु तातो खानेकुरा खानु अब तातो खानेकुरा खानु पनि मज्जा आउँछ विन्टर सिजनमा सुपहरू भयो अब गरम महिनामा त अब गरमले बाफिरहेको भइरहेको हुन्छ त्यतिबेला सुप खानु सकिन्दैन र विन्टर सिजन चाहिँ मलाई किन मनपर्छ भने अब नानीको पनि स्कुल छुट्टी हुन्छ घरमा सबैजना फेमिली सबै बस्नु पाइन्छ अन्त कहीँ मन्दिरहरू दर्शन गर्नु घुम्नु जानु सबै अब फेमिली नै जौँ जानु पाउँछौँ हामी नानीहरूसँग र अब जति पनि गाउँ ठाउँमा बिहाबटुल अब गाउँतिर बिहाहरू हुन्छ त्यो विन्टर सिजनमै हुन्छ अब त्यसमा हामीले आरामसँगले शीलत त अब राम्रो सबैजना भएर हामी फेमिली डल्लै एटेन हुनु पाउँछौँ अन्त त्यो भयो अन्त अब घुम्नु जानु डुल्नु जानु पिकनिकहरू भयो फेमिली सबै जानु पाउनु एकदमै खुसी लाग्छ त्यतिबेला र विन्टरमा विशेष गरेर चाहिँ मलाई चाहिँ अब आफ्नो गाउँमा धेरै रमाइलो लाग्छ किनभने यहाँनिर धान पाकिरहेको हुन्छ पहेँलो पहेँलो देखिरहेको हुन्छ धानहरू पाकेको है दालहरू कालो दालहरू हुन्छ यहाँनिर अन्त बाहिरबाट पनि मान्छे हाम्रो गाउँमा चाहिँ अब त्यस सिजनमा चाहिँ पुरा आउनुहुन्छ धानबारीहरू हेर्नु घुम्नु गाउँ घुम्नु बालासन ब्रिज उता पिकनिक खेल्नु गाउँभित्र पनि अब रमाइलो डुलिरहेको हुन्छ यहाँनिर कोही होमस्टेहरूमा पनि बस्नु आउनुहुन्छ एकदमै रमाइलो लाग्दो हुन्छ त्यतिबेलाको सिजन चाहिँ अब अब बाहिरबाट मान्छेहरू आउँला घुम्दा अब गाउँलाई पनि धेरै नै आ आर्थिक अवस्थामा चाहिँ अब अलिकति सहायता हुन्छ भनौँ न बाहिरको आउँछ बस्छ खान्छ अब होमस्टेहरू चल्छ अहिले पनि चल्छ तर अब त्यतिबेलाको सिजनमा चाहिँ प्रायः बाहिरबाट आउनुहुन्छ है विन्टर सिजन चाहिँ एकदमै रमाइलो लाग्छ मलाई हाम्रो गाउँमा अब ताजा धानको चामल खानु पाइन्छ घरमै रोपेको दालहरू ताजा ताजा खानेकुरो खानु पाइन्छ धान दाल किनेर भन्दा चाहिँ अब गाउँकै एकदम मिलमा पिसाएर अर्ग्यानिक हाम्रो सब्जीहरू भयो हरेक कुरो नै राम्रो लाग्छ मलाई विन्टरमा चाहिँ अब बिमारीहरूलाई पनि एकदमै सुबिस्ता हुन्छ विन्टर सिजनमा अब अप्रेसनहरू भयो भने पाक्ने डर हुँदैन अब ज्वरोहरू आयो भने पनि त्यस्तो गरममा जस्तो साह्रो पार्दैन गरम महिनामा हरेक थोक बिमार हुन्छ विन्टर सिजनमा त्यस्तो बिमारीहरूले पनि भेटेको जस्तो लाग्दैन मलाई चाहिँ र चाहिँ मलाई एकदमै विन्टर सिजन चाहिँ मनपर्छ